अहिलेको केटा केटीले खेतीपाती गर्दैन केही गर्दैन हामी पहिला सब खेतीपाती गर्थ्यौँ ऊ गर्थ्यौँ धान रोप्थ्यौँ कोदो रोप्थ्यौँ मकै छर्थ्यौँ गहुँ जौँ फापर तोरी फलाम फापर जौँ जति छ हामीहरूले आफ्नै जग्गामा निकालेर राख्थ्यौँ खान्थ्यौँ